हाम्रो कालिम्पोङ बजार सहरको युवाहरू सबैभन्दा बेसी चाहिँ जाने जग्गाहरू चाहिँ बम्बई गुजरात कलकता अनि अरू जग्गाहरू छन् र उहाँ गएर उनीहरू चाहिँ दुःख सुखले काम गर्छन् र दुई पैसा कमाएर आफ्नो घरमा पठाउने गर्छन्